हजुर मैले लेख्न चाहेको कुरा जस्तै जुन विषय पब्जी अनि टिकटक अनि अन्य रिल्सको विषयमा जसले गर्दाखेरि हाम्रो भारतमा यी कुराहरू कतिपय कुराहरू बर्जित छन् र जसले गर्दाखेरि हाम्रो भारतका युवा पिँढीहरूमा यसले धेरै नराम्रो बिचारधारा पुऱ्याएको छ जस्तै नानीहरू सानैदेखि फोनमा अथवा फोनमा अति लागु हुने जसरी लागु पर्दाथहरूमा लागु हुन्छन् त्यसरी नै फोनमा लागु भएर नानीहरू नपढ्ने अनि धेरै अन्य बिषयहरू नगर्ने भएको छ र जसमा गर्दाखेरि भारत सरकारले यस टिकटकलाई भारतमा बर्जित गरिदिएको छ किनकि नानीहरू अथवा नानीहरू मात्र नभएर युवा वर्गहरू जसमा नानीको आमाहरू अनि एवम् बृद्धहरूले पनि भा आफ्ना समय बर्बाद गरिरहेका छन् जसमा धेरै समय बर्बाद हुन्छ टिकटक बनाएर के गरेर अनि यस्ता अन्य कुराहरलाई हुन्छ र जसमा नराम्रा कुराहरू पनि अश्लिल कुराहरू पनि आफ्ना फलोवर भ्युस बढाउँनका निम्ति अश्लिल कुराहरलाई पनि देखाएर मोज मस्ति गरेर यस्ता गरिएकोले गर्दाखेरि यो कुराहरू चाहिँ दोबारा नहोस् एकदम स्वच्छ भारत होस् सुन्दर भारत होस् भनेर म यहाँ भन्न चहान्छु र जसरी नानीहरू एउटा अहिले त अहिलेको डिजिटल समयमा फोन चलाएर अथवा फोन बिना केही पनि चल्दैन फोन छैन भने पढाइ पनि हुँदैन अलिकति पनि र पढाइका निम्ति पनि फोन चाहिन्छ अनि अन्य विषयहरू भन्न पर्दाखेरि यहाँनिर टिकटकले धेरैभन्दा धेरै हाम्रा जनजातिलाई बिगारेको छ जस्तै संस्कृति बिगार्छ धर्म बिगार्छ अनि गएर पढाइ पनि बिगार्छ एउटा भनौँ एउटा जुन चाहिँ इकोसिस्टम अथवा माध्यम छ सिस्टम छ त्यो कुरालाई नै बिगारेर ल्याउँछ किनकि टिकटकले गर्दाखेरि भारतलाई धेरै नराम्रो पुऱ्याएको छ भारतमा टिकटक ब्यान्ड हुनु अति उत्कृष्ट कुरो हो किनकि यो बर्जित हुनै ठिक छ जसले गर्दाखेरि युवा पिँढीहरू मात्र नभएर नानी युवा पिँढी अनि बिहे गरेका यौवन एवम् बृद्धलाई समेत यसले नराम्रो पुऱ्याएको छ आफ्ना संस्कृतिहरू हराएर जान्छ जस्तै आफ्नो पोसाकहरू हराएर जान्छ किनकि त्यस टिकटकमा मात्र सिमित हुन्छ नि त त्यो विषयहरू त्यसले गर्दाखेरि टिकटक ब्यान्ड छ बर्जित छ र मलाई यसै विषयमा आशङ्कित भएर मैले यस विषयमा लेख लेखिएको छु